बागबानी भन्नाले फुलहरू स्याहार्नु मलाई इन्ट्रेस्ट लाग्छ अब पुरा फुलहरू रोप्नु घरवरिपरि अन्त के अरे फुलहरू रोप्नु फुलफलहरू रोप्नु र म मात्रै नभएर मेरो परिवारहरूले पनि छोराछोरीहरूले पनि इन्ट्रेस्ट दिन्छ अब फुलहरू चाहिँ कस्तो भन्दाखेरि घरको एउटा सिँगार अब हुन्छ है फुलहरू छैन भने चाहिँ हामीलाई पनि अब राम्रो लाग्दैन त्यही भएर चाहिँ अब फुलहरू चाहिँ हामीले एकदमै रोप्ने गर्छौँ अब फुलहरू पनि कस्तो भन्दाखेरि थुप्रै प्रकारको हुन्छ अब कोही प्लान्टहरू मात्रै है कोही चाहिँ अब सिजन फुलहरू भयो विशेष गरेर चाहिँ अब हामीले सिजन फुलहरू रोप्ने गर्छौँ सिजन सिजनमा अन्त कोही चाहिँ अब प्लान्टहरू लाउँछौँ त्यति मात्रै नभएर अब वरिपरि हामीले अरू फल फलफुलहरू रोप्छौँ जस्तै सुन्तलाहरू भयो अन्त अम्बक अन्त के अरे अरू फेरि अरू पनि छ भोगटेहरू यस्तो कुराहरू छ अरू पनि अन्त के अरे अब हाम्रोमा चाहिँ त्यो वरिपरि फुलहरू भन्दाखेरि तुलसीको प्लान्टहरू भयो अरू के अरे यो थुप्रो थुप्रो प्लान्टहरू लाउने गर्छौँ विशेष गरेर चाहिँ हामीले चाहिँ सिजन फुलहरू चाहिँ लाउने गरेको छौँ अन्त मेरो परिवारहरूले पनि एकदमै ध्यान दिन्छ यो फुलको विषयमा चाहिँ सघाउँछ मलाई स्याहार्नु जस्तै अब फुलहरू रोप्दाखेरि हामीले मलहरू ल्याएर मलहरू खोज्नुदेखि लिएर त्यो सबै कुरोमा सघाउँछ नानीहरूले पनि अनि त्यही भएर मलाई पनि एकदमै इन्ट्रेस्ट लाग्छ फुलहरू चाहिँ हामीले अब यताउताबाट ल्याएर पनि लाउने गरेको छौँ घरमा पनि बनाउँछौँ घरमा पनि सिहार्छौँ अन्त फेरि भएन हामीले यताउताबाट ल्याएर रोप्ने घरबाट यताउता दिने पनि गरेको छौँ अन्त त्यो फुल छैन भने चाहिँ एकदमै राम्रो लाग्दैन हामीलाई मलाई चाहिँ एकदमै राम्रो लाग्दैन फुल छैन भने चाहिँ म चाहिँ अब एकदम फुल स्याहार्नुमा चाहिँ पुरा पहिल्यैदेखिको एकदम इन्ट्रेस्टेड थिएँ है अन्त मलाई फुल चाहिँ अब छैन भने चाहिँ एकदम विस्मात लाग्छ र चाहिँ म चाहिँ फुल पुरा स्याहार्छु फुललाई चाहिँ अब एकदमै बेसी टाइम दिन्छु अन्त फुल चाहिँ कस्तो भन्दाखेरि मलाई चाहिँ सबै प्रकारको फुलहरू मनपर्छ अब प्लान्टहरू भयो के अरे सि बेसी चाहिँ म सिजन फुलहरूतिर ध्यान दिन्छु है सिजन फुल त फेरि अब हामीले पुरा फेरी बस्नुपर्ने हुन्छ सिजन सिजनको फुल है त्यसमा चाहिँ हामीले धेरै टाइम दिनुपर्ने हुन्छ जस्तै मलहरू भयो अन्त के अरे उयो गाईको मलहरू पनि लगाउनपर्ने हुन्छ कसैमा कसैमा हामीले अब यसो जङ्गलबाट ल्याएर है जङ्गल रुखपातको मलहरू हुन्छ त्योहरू पनि हामी खोजेर ल्याएर है कुन चाहिँमा कुन चाहिँ मल लाग्छ हामीले यसो अब विचारहरू गरेर चाहिँ रोप्ने गर्छौँ अन्त अब अरूसँग है सोधेर कस्तो फुलहरू चाहिँ कस्तो मलहरू लाग्छ भनेर त्यो हिसाबले हामीले रोप्छौँ अन्त हामीलाई चाहिँ अब जस्तै हामीले यहाँनिर अहिले चाहिँ अब सयपत्रीहरू भयो है सयपत्रीहरूको पनि थुप्रै प्रकारको हुन्छ कोही पटहरूतिर रोप्ने है हामीले कोही गमलातिर रोप्ने कोही चाहिँ अब वरिपरि भुँइमै बारीमा रोप्ने अब वरिपरि बारीतिर रोप्नेहरू पनि हुन्छ हाम्रोतिर चाहिँ अन्त यस्तै पाराले हामीले रोप्छौँ है अब फुलबाट पनि हामीले गऱ्यौँ भने त हुन्छ धेरै तर हामीले चाहिँ अब अहिले त्यत्ति साह्रो चाहिँ अब गर्नु चाहिँ सकेको छौँन तर पनि अब हामीले चाहिँ खालि एउटा घरलाई सजाउने भनौँ न घरलाई सजाउने काम मात्रै गरिरहेको छौँ है फुलबाट अब हामीले सोच्नु चाहिँ सोच्दैछौँ अब फुलबाट पनि धेरै हुँदोरहेछ भन्ने चाहिँ अन्त फुलहरू चाहिँ अब एकदमै राम्रो भइरहेछ यहाँनिर कतिवटा फुल चाहिँ अब लेकमा हुनेहरू पनि फुल्छ है औलमा हुनेहरू पनि फुल्छ र अब हामीले चाहिँ त्यो फुलमा चाहिँ एकदमै बेसी ध्यान दिइरहेको छौँ